हेलो वर्षा

म चाहिँ त्यहाँ त्यता घुम्नु आऊँ भनेको कस्तो छ हौ जग्गाहरू मलाई भन न हौ यसो फ्यामिलीहरू लिएर आऊँ भनेको हो अन्त अन्त अब फ्यामिली लिएर आउँदैछु हो मलाई कति जस्तो पर्छ होला नि सिङ्गल बेड डबल बेडहरूलाई ए ए त्यत्रो भएछ है त्यही त फ खानाहरू चाहिँ के के पाउँदोरहेछ त हौ त्यहाँ ए घुम्ने ठाउँहरू ए गाडीहरूको सुविधाहरू छ त्यही त अस्ति नै भन्दै थिएँ नि त त्यहाँ त्यहाँको बाटोहरू अलिक खराब छ यस्तो यस्तो भन्दैथे कि त्यही भएर चाहिँ सोधेको नि अहिले अब बाटोहरू कस्तो छ के छ अब भन्दैछु नानीहरू पनि लिएर आउनु पर्दैछ नि अब बाटोघाटोमा भरे प्रब्लम होला के होला अन्त अब पहिलै तिमीलाई सोधिराख्यो भने त अब हामी त्यो जानकारी पायो भने त अब आउने नआउने बसेर डिसाइड गर्नुपर्यो नि त नि अँ त्यही भनेर चाहिँ हो

ए ए त्यही त हामी सरसल्लाह गरेको हो म आऊँ भनेको अब हेर्दै जाऊँ के हुन्छ तर अब यो आउने नै हामी हो त्यहाँ अब ठिकै रहेछ दाम पनि बेडको दाम तिन हजार सिङ्गलको कि डबलको ए हुन्छ म आउँछु नि ल